अब बलिवुडको डान्सरहरूले चाहिँ हामीमाथि चाहिँ धेरै प्रभाव पारेको छ होइन मलाई पनि डान्स पुरा मन पर्छ अब म पनि गर्छु डान्स अब त्यस्तै अब स्कुलको अब प्रोगामहरू आउँदाखेरि गाउँमा प्रोगाम हुँदा अब चर्चतिर प्रोगामहरू हुँदा म पनि नाच्छु अब गर्छु अब उनीहरू जत्तिको अब बलिवुडको डान्सरहरूले गर्छ अब त्यत्तिकै तअब हामी नाच्नु सक्दैन र पनि अब हामीले अभ धेरै प्र्याक्टिसहरू गर्छ अब उनीहरू जत्तिकै अब नाच्नुको लागि होइन उनीहरू अब जत्तिको नाच्छ अब हामी त्यत्तिको उनीहरू जत्तिको पर्फेक्ट त हामी हुनु सक्दैन र पनि अब हामीले धेरै कोसिसहरू गरेको हुन्छ अबो मलाई पनि सानैदेखिकै नै अब मन थियो क्या त अब म पनि अब डान्सर हुनु अब डान्स गर्थेँ मैले पनि सानैदेखि उयो गरेको सानोभन्दा पनि अब मलाई म नाच्नु चाहिँ अब लजाउँथे क्या अब मलाई हुन्छ नि अब म कसरी नाच्छु होला भरे मैले बिर्सिपठाएँ भने भन्ने खालके र पनि मैले गरेँ अब अहिले पनि गर्छु म नाच्छु स्कुलको प्रोगामहरू हुँदाखेरि अब उनीहरू उनीोहरूले त्यत्तिको नगरेको भए हामीले पनि गर्नु सक्दैनथ्यो होइन उनीहरूलाई हेरेर नै त हामीले गर्छ अहिलेको गाउँ बस्तीमा अब त्यहीअब युट्युबमा डान्सको भिडियो खोज्यो नाच्यो किनभने अब हामीलाई अब त्यस्तो हामी अब गाउँ बस्तीमा त अब यस्तो बाहिर डान्स क्लासहरू जानुको लागि त्यस्तो हामीले अब खर्च टाइपको हुन हुँदैन अब गाउँ बस्तीमा त र पनि अब हुन्छ एउटा अब घरमै सिक्ने डान्स अब म जत्तिको गर्न सक्छु म त्यति नै गर्छु भन्ने सोचले अब धेरैजनाले अब युट्युबहरूतिर खोजेर होइन त्यसरी अब गर्छ डान्सहरू अब हामीले पनि त्यसरी नै गर्छ अब जत्तिको अब हामीलाई अब हामी सक्छ त्यस्तै गर्छ हामीले होइन अन्त अब अहिले चाहिँ अब सबैले मन पराउने अब गीतहरू चाहिँ अब हुन्छ नि दिल अब आफ्नो आफ्नै हुन्छ अब सबै अब एउटै मनपर्छ भन्ने छैन किनभने अब सबैको सोँच एउटै हुँदैन नि त अब कुन चाहिँलाई कुन चाहिँ गीत मन परिरहेको छ भने अब अरूलाई अरू नै गीत मन पर्छ होइन अन्त अब मलाई चाहिँ अब मन पर्ने अब यस्तो डान्सको गीतहरू अब हुन्छ नि मलाई त अब मलाई अब गीतहरू अहिलेको अहिलेको वर्डहरू भन्दा पनि अब पहिला पहिलाको वर्डहरू मन पर्छ र पनि अब अहिलेको जमानामा अहिले पनि राम्रै गीतहरू नै हुन्छ होइन अब अहिले चाहिँ मलाई मन पर्ने अब ट्रेन्डिङ हरू गीतहरू चाहिँ अब त्यही दिल झुमझुम भन्ने गीतहरू अन्त के भन्छ तुम से मिलके दिल का यह जो हाल क्या कहे भन्ने त्यो गीत अन्त के भन्छ टिभी पे ब्रेकिङ न्युज हाय रे मेरा घागरा भन्ने गीतहरू धेरै छ अब मन पर्ने गीत अहिलेको अब अहिलेको ट्रेन्डिङ गीतहरू अब धेरैवटा हुन्छ देसी गर्लहरूमा पनि हुन्छ अन्त धेरैवटा गीतहरू छ अब